नेपाली भाषा चाहिँ हाम्रो मातृ नेपालीहरूको चाहिँ मातृभाषा हो र बिस अगस्त उन्नाइस सय बयानब्बेमा चाहिँ भारत सरकारद्वारा नेपाली भाषाले चाहिँ मान्यता पाएको छ र नेपाली भाषामा हामी शिक्षा ग ग्रहण गर्छौँ र प्राइमेरीदेखि लिएर हाई स्कुल अनि विद्यावारिधि तहसम्मका तहसम्म हामी नेपाली भाषामा नै शिक्षा ग्रहण गर्छौँ हामी हाम्रो सरकारी कामकाजमा पनि नेपाली भाषालाई नै प्रयोग गर्ने गर्दछौँ र नेपाली भाषामा हाम्रो धेरै साहित्यहरू लेखिएको छ र नेपाली भाषामा लेखिएका साहित्यहरू कृतिहरूले चाहिँ धेरै मान्यताहरू प्राप्त गरेको छ नेपाली भाषा चाहिँ हामीलाई प्राण भन्दा प्रिय छ